अब गाउँ ठाउँमा सिपालु उयो गर्ने चाहियो पैसा दिन रुप्पे कम्ती भयो भने बस्तैन अब हामीलाई त सिपालु मान्छे चाहिएको हो नि कोही बेला पैसा हुँदैन कम्ती हुन्छ बस्नु मान्दैन खाने कुरो दिएर पनि बस्तैन खाने कुरो उनीहरूलाई उयो भयो भने पनि जाइहाल्छ धेरै चाहिन्छ उनीहरूलाई अब भनेको बेलामा पैसा हुँदैन खानु मात्रै दिएर भएन पैसा रुपियाँ त चाहियो भनेको बेलामा फेरि मान्छे पाउँदैन भनेको बेलामा मान्छे पाउँदैन पैसा पाउँ हुँदैन त्यही भएर अब खेतीपाती लगाएर पनि के गर्नु मान्छे भने जस्तो सिपालु मान्छे खोजेर ल्यायो भने हाजिरा कम्ती दियो भनेनि जाइहाल्छ पैसा भने जस्तो हुँदैन कोही बेला साह्रो छ नि के गर्नु अब गरिब हुनु साह्रै रहेछ कोही बेला भनेको बेला पैसा हुँदैन